मैले मेरो बाल्यकालमा साथीसँग जङ्गलहरूतिर खेल्नु जाँदा घुम्नु जाँदा चाहिँ हामीले सैगुनको सानो सानो बिरुवाहरू धेरै थुपार्ने कोसिस गर्थ्यौँ अन्त साथी र मैले त्यो भेला गरेर आधा आधा बाड्ने गर्थ्यौँ अन्त त्यो सैगुनको बिरुवाहरू चाहिँ मैले ल्याएर रोपेको थिएँ त्यो चाहिँ अहिले देख्दा निकै ठुलो नै भइसकेको छ अल्गो भएको छ त्यो बिस वर्षपछि चाहिँ निकै नै अल्गो रुख अब त्यसलाई काठ बनाउन लायकको भएको छ काटेर त्यो देख्दा चाहिँ मलाई धेरै खुशी लाग्छ त्यो रुखले त्यो रुख जति अल्गो भइसकेको छ छिपिएर बढिसकेको छ आफ्नो उमेरको पनि याद आउँछ अन्त एक प्रकारले खुसी पनि लाग्छ आफ्नु समय कति गइसकेको छ भन्ने कुरा पनि मलाई याद भइरहेको हुन्छ अब के गर्नुपर्ने कसो गर्नुपर्ने त्यो रुख सँग सँगै मेरो उमेर समयहरू बितिरहेको हुन्छ अन्त म सँग सँगै त्यो रुखको पनि उमेर आयु बढिरहेको हुन्छ त्यसको आयु अब घट्ने अब त्यसलाई त्यसको समय सकिसकेको मलाई याद हुन्छ मलाई पनि त्यो रुखको केही काममा लगाउँछु यो रुख काटेर त्यसलाई केही गर्छु पछि फर्निचरहरू बनाउँछु दराजहरू बनाउँछु भन्ने मलाई लागेको छ मलाई खुसी पनि लाग्छ सानोमा आफुले रोपेको बिरुवाले पछि मलाई फाइदा दिनेछ भन्ने कुरा चाहिँ म निश्चित भएको छु मलाई विश्वास पनि छ त्यसले पक्कै पनि मलाई सहयोग गर्छ मेरो आर्थिक रूपमा मलई धेरै याद मलाई सगाउ पऱ्याउँछ भन्ने मैले सोचेको छु